पेमा दाजु को बिमारी छ हो तपाईँहरूको हस्पिटलमा ए मेरो पनि त आमा एड्मिट छ नि त हस्पिटलमा सासू कि अन्त म त्यहाँ हस्पिटल जाँदाखेरि मैले हिजो तपाईँलाई त्यहाँ हस्पिटलमा अलिकति पिलिक्क देखेको थिएँ त्यहाँ पेमा दाजु भनेर बोलाउँदा बोलाउँदा तपाईँ त गइहाल्नुभयो हो अनि म त तपाईँको गाडी थियो होला तपाईँसँगै घर फर्किनुपऱ्यो भनेर बोलाएको त तपाईँ त नसुनी गयो अन्त को रहेछ भनेर फोन गरेको नि के बिमार भएर ल्याएको ए हाम्रो सासूको त खै भुँडी दुख्छ पुरा हो डक्टरले अब यहाँ उयो गलब्लडरमा स्टोन छ कि भनेर डाउट गर्दैछ अल्ट्रासाउन्ड गर्नु भन्दैथियो हो अब के हो हो हाम्रो यहाँ हस्पिटलमा त है अल्ट्रासाउन्ड गर्ने मसिन पनि बिग्रेको छ भन्छ हेर्नु नि अँ अन्त होइन हो मसिनै बिग्रेको छ भन्छ अल्ट्रासाउन्ड गर्ने हो अन्त डक्टरहरू पनि टाइममा आइदिँदैन राम्रोसँगले भ् बुझाएर भनी पनि दिँदैन हो अब मेरो त सासूलाई लाटी लाटी छ सबैलाई थाहा त छ होइन अब उसले त केही कुरा बुझ्दैन अन्त मैले के अरे मलाई डक्टर आउँदाखेरि भित्र पस्नै दिँदैन हो अन्त मैले यस्तो सोध्नु ल उस्तो सोध्नु ल आमा भनिरहेको हुन्छु भरे गएर सोध्यो उसलाई केही सोध्नु पनि जान्दैन बोल्नु पनि जान्दैन अन्त यहाँ के हो हो केही थाहै पाउनसकेको छुइनँ हेर्नु नि तपाईँहरूको पट्टि त्यहाँ डक्टरहरूले कस्तो भिजिट गर्दैछ हो राम्रै गर्दैछ त्यो वार्डमा अँ फेरि दबाईहरू सबै दबाईहरू त किन्नुपऱ्यो हस्पिटलमा खै र फेरि सलाइनहरू पनि किन्नु भन्छ होला हौ कहिलेदेखि चाहिँ छक्कै परेँ म त छैन मसिन अल्ट्रासाउन्ड गर्नु भनेको छ भनेर सिस्टरले भन्यो कि अन्त तल आएर सोधेको एक महिना भयो क्या एक महिनासम्म मसिन नबनाएको हेर्नु नि फेरि टोइलेट हेरेको साह्रै मैला है छ्या म त त्यो टोइलेटहरू त घिन लागेर र उता म आफैले सफा गरेर हो चला चलाएँ नि हो कस्तो मैला टोइलेटहरू त्यो के अरे वार्डमा मैला त्यस्तै पुरा मैला छ त दाजु यो यता सर्जिकल त तपाईँहरूको त फिमेल वार्डमा होला हँ फिमेल वार्ड त अलिक सफा देखेको थिएँ मैले अस्ति हाम्रो यतापट्टिको आन्टीलाई एड्मिट गर्दाखेरि हेरेको कि अलिक सफा देखेको थिएँ कि माथि सर्जिकल त गन्हाएर त्यस्तै अब घाउ घाउरे बिमारीहरू हुन्छ सबै होइन गन्हाएर त्यस्तै सफा पनि गर्दैन रहेछ अन्त टोइलेट बाथरुम त्यस्तै मैला डक्टरहरू आएर के भन्छ भन्छ यहाँको सर्जनहरू त के साह्रो नि आम्मामामा बोल्नु पनि पैसा पर्ला जस्तो हो छक्कै परेँ म त आज राख्छ होला अब कति दिन कि म त वाक्क भएर अब निकालेर के अरे नर्सिङ होमतिर पो सारौँ कि जस्तो भइसक्यो आज पनि जानुहुन्छ तपाईँ हस्पिटल ए आज जान्छ भने चाहिँ म पनि तपाईँ गाडी लिएर जाने हो म त्यही त माथि घिन लागेर चाहिँ घरमा नुहाईधुहाई गर्न आएको छु कि भरे जाने बेलामा मलाई पनि फोन गर्नु ल म पनि तपाईँसँगै जान्छु ल हुन्छ राखेँ ल हत्तार छ लुगाहरू धुँदैछु